म त घरको आँगनमा रोप्नको लागि फुलको बिजनहरू त बजारबाट ल्याउँछु बजारबाट ल्याएर रोप्छु त्यहाँदेखि चाहिँ उ तल माथ्लोपट्टि एउटा भाउजू भन्छु उसको घरमा पनि दामी दामी फुल रोपेको छ कोही बेला त्यत्ताबाट पनि मागेर ल्याएर रोप्छु त्यहाँदेखि त्यो फुलहरूलाई चाहिँ अब स्याहार्नु त्यही त हो राम्रो देखेपछि मान्छेले कहाँबाट ल्याएर सारेको फुल कहाँबाट ल्याएर सारेको भन्दै सोध्ने मान्छे त कत्ति आउँछ नि आफू चाहिँ बजारबाट किनी किनी ल्याएर रोप्नु होइन साथीभाइसँग कसको घरमा राम्रो देखेको मागेर त्यो पनि ल्याएर सारिदिई हाल्छु सर्ने त सर्छ अब नसर्ने त मासिइजान्छ तर पनि मलाई चाहिँ फुलहरू पुरै मनपर्छ नि क्या हो राम्रो देखेँ भने चाहिँ मागिहाल्न मनलाग्छ कसैको घरमा पनि साथीभाइको घरमा घुम्न गयो भने पनि मागेर ल्याउँछु सार्छु मजाले सार्छु सर्यो भने मात्रै मनलाई पनि ढुक्कै हुन्छ बिहान बेलुकै त्यो फुलको पत्ता हेर्छु बाँच्छ कि मर्छ कि भन्दै त्यहाँदेखि अस्ति उ पल्लो भाउजूकोमा पनि गएको थिएँ त्यहाँ पनि दामी दामी फुल रहेछ म त फेरि सेतो खालके फुलको बिजन पुरा मनपर्छ जस्तो पनि होस् कि सेतो चाहिँ पुरा मनपर्छ